हाम्रो नेपाली जातिमा भन्नुपर्दाखेरि चाहिँ नेपाली जातिभित्र पनि विभिन्न जात गोष्ठीहरू छ र आफ्नो आफ्नो जात गोष्ठीहरू अनुसार आफ्नो आफ्नो परम्पराहरू आफ्नो आफ्नो संस्कृतिहरू पनि छ जस्तै अब हाम्रो नेपाली जातिभित्र तामाङ जातहरू छ उनीहरूले अब बुद्धिस्ट धर्मलाई अपनाउँछ होइन उनीहरूको आफ्नै सांस्कृतिक बाजागाजाहरू छ जस्तै उनीहरूको डम्फु भयो त्यसरी नै अब अँ राई लिम्बूहरूको आफ्नै हुन्छ होइन राई लिम्बूहरूले अब च्याब्रुङ बाजा बजाउँछ विशेष त अब राईहरूले चाहिँ धर्म पनि किरात धर्मलाई अपनाउँछ होइन उनीहरूको हिन्दु धर्मदेखि फरकै आफ्नै सांस्कृतिक परम्पराहरू हुन्छ र त्यसरी नै आफ्नो आफ्नो पहिरनहरू पनि आफ्नो आफ्नो हुन्छ आफ्नो आफ्नो जातको र जातिको हिसाबमा भन्नुपर्दा चाहिँ अब हाम्रो नेपाली जातिमा चाहिँ विशेष बाजागाजहरूमा चाहिँ हाम्रो अब मादल भयो होइन एकदमै ठेट जातीय बाजा र त्यहाँदेखि यो सारङ्गीहरू भयो विनायो भयो मुर्चुङ्गा भयो बाँसुरी भयो यस्तो बाजाहरू हुन्छ अनि पहिरनमा लुगाफाटाहरूमा चाहिँ हाम्रो पुरुष जातिले चाहिँ दौरा दौरा भनेको चाहिँ माथिबाट लाउने भयो होइन त्यहाँदेखि सुरुवाल भयो त्यसलाई चार ठाउँ तुनाले गाँसेर बनाइएको हुन्छ लामो बौलाको त्यहाँदेखि ढाका टोपी पटुकी अनि त्यो पटुकीमा चाहिँ अब खुकुरी भिर्ने त्यस्तो चलन छ अन्त त्यो दौरामाथि चाहिँ अब स्टकोट भनिन्छ होइन छोटो अब बौला नभएको कोट नै कोट नै टाइपको तर बौला नभएको जस्तै एउटा स्टकोट लगाइन्छ त्यहाँदेखि महिलाहरूमा चाहिँ ढाकाको साडी अथवा छिटको साडी अनि त्यहाँदेखि माथिबाट चाहिँ चौबनदी लगाइन्छ त्यो चौबन्दी चाहिँ अब ढाकाको पनि हुन्छ अनि पिलासको कपडाहरूको पनि हुन्छ यो चाहिँ अब जस्तो दौरा हुन्छ त्यस्तै खालको यसको बनावट हुन्छ र यो चाहिँ छोटो दौरा चाहिँ अब लामो हुन्छ त्यस्तो लगाइन्छ अनि टाउकोमा मजेत्रो ओडिन्छ होइन हेम्बारी बानिन्छ त्यस्तो छ लुगाफाटाहरूमा चाहिँ अनि शिल्पहरूमा भन्नुपर्दा चाहिँ हाम्रो नेपाली सांस्कृतिक परम्परामा चाहिँ अब बाँसको सामाग्रीहरू बेसी नै बनाइन्छ जस्तै अब हाम्रो फुर्लुङहरू भन्छ यो चाहिँ अब बाँसलाई काटेर त्यसको माथिबाटको मसिनो मसिनो बनाएर त्यसको माथिबाटको पत्रालाई छिलेर निकालेर त्यसलाई चोया भन्छ र त्योबाट बनाइएको चाहिँ अब फुर्लुङ भन्छ जसमा चाहिँ अब हामी घरमा सब्जीहरू राख्छौँ होइन त्यहाँदेखि डालोहरू भन्छ डालोमा चाहिँ अब अलि धेरै धेरै सामानहरू मकैहरू त्यस्तोहरू राखिन्छ अनि ढोक्से भन्छ एउटा त्यो चाहिँ अब अलिकति ठुलो गोला आकारको ठुलो मुख भएको र अग्लो पनि हुन्छ त्यो चाहिँ अब सात फिट आठ फिट अग्लोसम्म हुन्छ र त्यहाँनिर चाहिँ अब जति बेला हामी कोदोको टिप्ने समय भए पछि कोदोको बाला बाला टिप्छौँ त्यो बालाहरू चाहिँ ल्याएर त्यसमा खनाएर राखिने गरिन्छ अनि डोको डोको पनि अब बाँसबाट बनाइन्छ त्यसमा चाहिँ अब दाउरा घाँस इत्यादि बोक्ने चलन छ होइन अनि पहिला पहिला त अझै थुन्से पनि बुनिनथ्यो थुन्से चाहिँ एकदमै मिहिन गरेर त्यसमा अब हाना पनि नछिर्ने खालको मिलाएर बुनिएको हुन्छ र त्यो चाहिँ अब बजार जाँदाखेरि महिलाहरूले सौदापातहरू बोक्ने गरिन्थ्यो अनि अर्को चाहिँ अहिले अब बर्खाको समयमा अब पहिला पहिला छाता थिएन होइन बर्खाको समयमा हिँडडुल गरेर गर्दाखेरि ओढ्नुको लागि चाहिँ अब घुम बुनिनथ्यो जसलाई चाहिँ अब बाँसको चोयाले बुनेर एउटा चारपाटे ठुलो बुनेर चाहिँ त्यसको बिचमा चाहिँ अब प्लास्टिक पहिला त अब पता भार्लाको पता लगाएर बनाइन्थ्यो अहिले चाहिँ प्लास्टिक लगाएर माथिबाट पनि त्यस्तै बुनेको जाली जाली खालको लगाएर साइड साइडमा चाहिँ त्यसलाई चोयाले नै त्यसलाई मोडर बन्द गरेर एउटा ओढ्ने सामाग्री बनिन् बनाइन्छ जसलाई चाहिँ अब घुम भनिन्छ र अब बर्खाको समयमा यता उति हिँड्दाखेरि ओढेर हिँड्ने साधन चाहिँ अब घुम हो र अहिले चाहिँ अब धेरै चलनमा छैन तर अब पहिला पहिला चाहिँ हामीले पनि घुम ओढेर खेतीपातीको कामहरू होइन धानहरू रोप्ने कोदो रोप्ने त्यस्तो कामहरू चाहिँ अब गरेको हो र अहिलेको नानीहरूलाई चाहिँ अब थाहा छैन त्यसरी नै अब फेरि ओख्ली मुस्लीहरू पनि बनाइन्छ काठको ओख्ली चाहिँ एउटा अब डल्लै रुखको एक गिडलाई ल्याएर होइन त्यसलाई बिचमा खोपेर त्यसलाई अब बाहिरपट्टिबाट पनि कम्मर निकालेको भनिन्छ अलिकति खिपेर अलिकति हेर्नु लायकको राम्रो देख् देख्दाखेरि पनि त्यस्तो बनाइन्छ अनि मुस्ली चाहिँ अब लामो एउटा काठको बटमहरूको लामो तर अब बिचमा त्यसको कम्मर काटिएको हुन्छ जहाँ चाहिँ समातेर त्यहाँनिर केही सामानहरू हालेर त्यसरी कुट्ने धान पनि कुट्छ ओख्लीमा होइन अन्त कोदोहरू पनि फल्छ त्यस्तो अब पिठोहरू पनि बनाइन्छ ओख्लीमा कुटेर चामलको पिठो त्यस्तो च त्यस्तो चाहिँ अब थियो हाम्रो नेपालीमा चलन तर अहिले चाहिँ अहिलेको नानीहरूले चाहिँ अब त्यस्तो ओख्ली मुस्ली त्यस्तोहरू होइन अन्त ढिकी पनि बनाइन्छ ढिकी चाहिँ ठुलो ठुलो रुखहरू सायद डल्लै डल्लै लगाएर अब बनाइने चलन छ त्यसमा धानहरू कुट्ने चलन थियो अहिलेको नानीहरूले चाहिँ अब त्यस्तोहरू चाहिँ अब देखेको छैन भनौँ होइन हामीले त अब देख्यौँ त्यो चलायौँ पनि हामीले उपभोग पनि गरेको हो तर अहिले चाहिँ धेरै हराएर गइसकेको छ बस्ती बस्तीतिर पनि अहिले अब त्यस्तो चलाउने परम्परा नै छैन होइन त्यस्तै छ